यहाँ हाम्रो क्षेत्रमा चाहिँ हाम्रो यो मौसम यस्तो मौसममा चाहिँ कहिले पनि बालीहरू चाहिँ हुनु सक्दैन अन्त अब इस्कुसहरू रोपिन्छ इस्कुसहरू चाहिँ नोभेम्बर दिसम्बरदेखि मात्रै हुन्छ काँक्राहरू जुन जुलाईमा जुलाईमा जुलाई अगस्तमा मात्रै हुन्छ अन्त फर्सी चाहिँ अब अहिले पनि फल्दैछ जुन जुलाईमा पनि फली नै रहेको हुन्छ अन्त अरू के भन्छ इस्कुस त भर्खर फल्दैछ यो मकैहरू दिसम्बर ए यो श्री पन्चमीको टाइममा रोप्दाखेरि चाहिँ जुन जुन महिनामा निक्लिहाल्छ अरू अरू त्यही हो हुँदैन अरू सब्जीहरू चाहिँ हुँदैन त्यति नै हुन्छ